म पिडब्ल्युडीमा काम गर्छु म अब हाम्रो डिपार्टमेन्टले चाहिँ है यो बाटोघाटो गाउँबस्तीमा है मानिसहरूलाई सुविधा दिने काम गर्छ त्यसमा फेरि यो बिल्डिङ्गको है कन्सट्रक्सनको कामहरू गर्छ त्यति नै हो